हामीले चाहिँ गाउँमा अब हाम्रो घरमा कुनै बिहा कार्य केही पऱ्यो भने पानीको ठुलो महत्व छ किनकि हामीले आफ्नो घरमा धारा छ तर धाराको पानी नपुगेर पनि सिन्टेक्सबाट सिन्टेक्सहरू पाँच छवटा वल्लो घर पल्लो घर मागेर पनि हामी म पानी जमाउनु पर्छ भएन भने बोतलको दोकानबाट किनेर ल्याउनु पर्छ त्यो बेला पानी हामीलाई ठुलो समस्या पर्छ पानीको खाना पकाउनु भाँडा धुनु अब त्यहाँ आउने पार्टी पोलेसीमा पानीकै युज गर्नु पर्छ हामीलाई पानीको ठुलो महत्व छ अब भएन भने काहीँबाट पानी यहाँ तानेर पनि ल्याउनु पर्ने हुन्छ मोटर तानेर ल्याउनु पर्ने हुन्छ नभए भने कुनै ट्याङ्कीको पानी पनि किनेर हामीले युज पर गर्नु पर्ने हुन्छ र हामीले पानी यसरी नै युज गर्नु पर्छ